अहिलेघरि नानीहरूले खेल्ने गरेको गेमहरू जस्तो कि फ्री फायर पब्जी मोबाइल लेजेन्ड केन्डी क्रस क्लेस अफ क्लेनहरू विभिन्न गेमहरू छन् अरू गेमहरू जम्बी क्याचरहरू अन्त फेरि सविसबहरू विभिन्न गेमहरू छन् अनि यस्तो गेमहरू कत्ति हो छन् कत्तिहरू अनगन्ति गेमहरू छन् अहिलेका नानीहरूले खेल्ने गेमहरू